हाम्रो परिवार या गाउँ बाहिरबाट आएको मान्छेहरू परिवार मतलब गाउँतिरको मान्छेहरू लडाइँ झगडा भयो भने चाहिँ समाजले मिटिङ जस्तो गरेर त्यहाँनिर मान्छेहरू सबैलाई बोलाउँछ ठुल्ठुलो मान्छेहरू बसेर उयो मिटिङ गरेर त्यो उयो गर्छ त्यसको सल्युसन गर्छ अन्त जसको गल्ती छ उस् उसलाई माफी माग्नु लाउँछ शिर उठाउनु लाउँछ त्यो अर्को मान्छेको त्यही हो समाजमा परिवार या समाजमा त्यही हुन्छ